मैले यहाँ जानेको सानो व्यवसाय चाहिँ के हो भन्दा हाम्रो यहाँ कालिम्पोङमा प्रसिद्ध चाहिँ के छ भन्दा आलु थुक्पा छ जहाँनिर पनि तपाईँले आउनुहुन्छ कालिम्पोङ हिँड्नुहुन्छ जहाँनिर सानो सानो दोकानतिर आलु थुक्पाहरू बेच्दै गरेको हुन्छ होइन सानो सानो पान दोकानहरू लगाइरहेको हुन्छ यताको फम्बी हामीले यता फम्बी मजाले बेचि नै राखेको हुन्छ मान्छेले त्यसरी कम्ती मात्रै आफ्नो लगानीमा चाहिँ कम्ती पैसा दिएर चाहिँ ठुलो बिजनेस त्यहीबाट नभनेको पनि मान्छेको दिनमा बाह्र सौहरू हजार रुपियाँदेखि बाह्र सौ भित्रमा त उनीहरूको दिनमा बसि नै राखेको हुन्छ त्यसो गर्दामा महिनामा उनीहरूको तिस पैँतिस हजार रुपियाँ आरामले भइहल्छ तिस पैँतिस हजार रुपियाँ भयो भने एउटा घरको परिवारलाई पाल्नु लागि आरामले पुगिहाल्छ त्यही कारण त्यसको लागि अब मान्छे बेसी पढेको हुनु पनि परेन उसको हाथमा सिप हुनुपर्यो मान्छेको हाथमा सिप छ भने जसरी पनि पैसा कमाउन सकिहालिन्छ